निकित दाजु हो ए हजुर सुन्नु न अस्ति तपाईँले मेरो प्याकेज ल्याइदिनुभएको थियो नि याद भयो लिम बस्तीमा हजुर म त्यही बैनी बोलेको कि सुन्नुहोस् न मलाई त्यो प्याकेज उल्टा भएछ अर्डर कि अर्कै समान मगाएको थिएँ अर्कै आएछ कि त्यो पिकअप गरिदिन सक्नुहुन्छ हजुर हजुर हजुर लिम बस्ती हिजो क्या हो आउनुभएको थियो नि हजुर भोलि चाहिँ खोलिन्छ ए तपाईँ भोलि कति बजेतिर आइपुग्नुहुन्छ होला साढे बाह्रमा हैन म बाहिर जाऔँ भन्दैथिएँ नि त कि अनि त मेरो अलिक काम थियो र अलिक जाउँ भन्थेँ म एउटा जग्गामा छोडिदिँदा मिल्छ होला

ए हुन्छ सुन्नु न मैले तपाईँलाई तपाईँको नम्बर यही हो नि

हुन्छ म तपाईँलाई एड्रेस पनि यसमै सेन्ड गरिदिन्छु कि मो त्यो एउटा दोकान छ त्यहाँनिर एउटा चियाको दोकान छ कि त्यो चियाको दोकानअगाडि नै म छोडिदिइराख्छु नि है हजुर हुन्छ म भनेपछि बाह्र बजेतिर छोडिदिँदा मिल्छ

ए हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद म त्यहीँ छोडिदिइराखेको हुन्छु म तप भ भएन भने म त एकपल्ट कल चाहिँ गर्छु नि

हुन्छ हुन्छ थ्याङ्क यु